अब म रेलको त म पुरा थाह छ हाम्रो त्यो बाटैबाट जान्छ रेलको वर्णन गर्न सक्छु रेलको यात्रा पनि गरेको छु मैले रेल रेल त हामी सानैदेखि देखेको हाम्रो त्यही घरको बा त्यो सा साइडबाटै जान्छ र हामी त्यो रेल हेर्थ्यौँ अचम्म लाग्थ्यो पहिला पहिला त हो यत्रो लामो केले कुदेको होला यत्रो हल्ला पनि कम्ती यत्रो ठुलो गाडीको हल्लै हुँदैन सलल्ल बगेको जस्तो हर्न पनि के राम्रो हुन्छ त्यो भित्रको सिट बर्थहरू हामी त त्यो बस्ने मात्रै सोच्थ्यौँ पहिला पहिला त लास्टमा हामी निकै म दिल्ली जाँदाखेरि त म त्यो फर्स्ट टाइम म त्यो दिल्ली जाँदाखेरि म चाहिँ त्यो त बस्ने पो ठाउँ होला भनेर बसेँ रातिखेरि बाँकी त त्यसलाई पल्टाएर सुत्ने पनि रहेछ बर्थ जस्तो त्यही सुत्नुपाइँदो रहेछ सुतेर पनि हामी गयौँ अन्त खुसी लाग्यो अरे यो सिट जस्तो देखिने त लास्ट यस्तो त्यसलाई बेन्ड गरेको हुन्थ्यो लास्टमा त्यही फेरि माथि उठाएर त्यसमा हामी सुत्यौँ खुसी लाग्यो यति राम्रो एकदम जर्नी गर्दा पनि एकदमै था नथाक्ने आरामले घर जस्तो नहल्लिने त्यहाँ कि त्यो रुममा बसेको जस्तो लाग्थ्यो लाग्छ एकदम र यो रेलको चाहिँ एकदमै भयङ्कर एउटा साइन्टिफिक तरिकाले बनाएको छ त्यत्रो लङ जर्नीमा पनि केही थाक्दैन केही हल्ला छैन एकदम एकदम बगेको बगेकै हुन्छ एकदम एकदम एकदम कम्फर्टेबल हुन्छ त्यो जर्नी गर्दा चाहिँ अरू गाडी बसहरू भन्दा चाहिँ ट्रेनमा चाहिँ एकदमै कम्फर्टेबल छ जर्नीको लागि चाहिँ एकदम बरु अलिअलि एरोप्लेनतिरमा डर लाग्छ त्यत्रो माथि हो गाडीहरूमा पनि अब यस्तो हल्लाउँछ उता हर्न प्याकपुक पार्छ यता मान्छे ठेलाठेल हुन्छ र यो रेल चाहिँ अब एउटा यत्रो साधन बनाएको छ जर्नीको लागि एकदमै मान्छेको लागि चाहिँ एउटा निकै ठुलो यो यो डेली घुम्ने यात्राको लागि चाहिँ एउटा राम्रो सामग्री भएको छ एकदम राम्रो माने एउटा रेल जस्तो निकालेर हाम्रो दैनिक जीवनमा चाहिँ मान्छेलाई घुमफिर गर्नुको निम्ति यात्रा गर्नुको निम्ति एउटा स्विटेबल र एकदम सस्तो राम्रो थाक न थाक्ने एउटा सिक्योर्ड भएको रेल हो किनभने एक्सिडेन्ट हुने पनि चान्स हुँदैन बस जस्तो एरोप्लेन जस्तो त्यो जानै जानै खालको खालको हुँदैन हुन्छ बहुत रियर हुन्छ कोही अन्जानले तर सेफ्टी पनि हुन्छ हाम्रो रेलमा चाहिँ अरू भन्दा पनि पैसा कम्ती पनि हुन्छ यसमा हाम्रो यात्रा गर्दाखेरि थकान कम्ती हुन्छ मान्छेलाई आराम हुन्छ सुत्ने बर्थ हुन्छ त्यसको प्लसमा एउटा सिक्योर हुन्छ यसमा चाहिँ हाम्रो एउटा ला लाइफको पनि सिक्योर्ड छ यसमा र यो रेल चाहिँ हाम्रो लागि एउटा बरदान जस्तो लागिरहेको छ एकपल्ट त हाम्रो नेपालबाट बाजे आउनुभएको थियो र मलाई त्यहाँ रोडदेखि हाम्रो एउटा गेट छ त्यहाँ चाहिँ अब गेट लागिबस्छ ट्रेन आउँदाखेरि र त्यो गेट लाग्दाखेरि चाहिँ हामी चाहिँ एकछिन त्यहाँ त्यो अटोमा थियौँ र हामी बसेको थियौँ र हाम्रो बाजेले चाहिँ त्यो बाजे र बोजू आउनुभएको थियो मैले त जिन्दगीभर ट्रेनै देखेको रहेनछु पाहाडको आएको थियो अन्त कुदेर गएर अरे बाप रे यता यस्तो ठुलो रेल हुँदोरहेछ भनेर त्यहाँ गएर हेर्नुभयो पुरा खुसी हुनुभयो उहाँले चाहिँ जिन्दगीमा अहिलेसम्म ट्रेन देखेको रहेनछ म चाहिँ किन हाम् फालेर कुद्नु भयो भनेको त ट्रेन हेर्नुको लागि रहेछ अन्त भन्नुभयो बाप रे यस्तो ट्रेन हुँदोरहेछ नि यत्रो लामो हामी रेलगाडी रेलगाडी भन्थ्यौँ रेलको जस्तै गाडी जस्तै हुँदोरहेछ हामी त अहिले पो देख्नु पायौँ भनेर उहाँ खुसी भएर त्यो दिन चाहिँ मलाई एकदम ठिक छ मलाई यहाँ आएको चाहिँ मलाई एउटा रेल हेर्ने इच्छा थियो त्यो पनि मैले पाएँ भनेर खुसी एकदम खुसी हुनुभयो र जहाँसम्म मलाई लाग्छ रेलको चाहिँ हाम्रो यात्राको त्यो ठुलो महत्त्व छ र राम्रो अरू यात्राहरू यात्रा साधनहरू छन् गाडी घोडाहरू बस सबै छन् त यो हाम्रो ट्रेन चाहिँ एउटा हाम्रो लागि चाहिँ सिक्योर्ड एकदम राम्रो व्यवस्था बनाएर बनाएको रेलको चाहिँ हामीले भोगेका छौँ र हामीलाई यो रेल चाहिँ बरदान जस्तो मलाई लाग्छ हाम्रो दैनिक जीवनमा